विशेष गरी दार्जिलिङमा चाहिँ सिक्ने ठाउँहरू चाहिँ हामीले हेर्नु पर्यो भने थुप्रै छ यसै त हामीले सामान्य प्रकारले हेर्दाखेरि तर विशेष विशेष हामीले हेर्नको लागि हो भने चाहिँ हामीले यहाँनिरी सरकारी महाविद्यालयहरू देख्न सक्छौँ जसमा चाहिँ हामीले दार्जिलिङ सरकारी महाविद्यालय अनि हाम्रो पर नर्थ पोइन्ट महाविद्यालय है साउथ फिल्ड महाविद्यालय अन्त डिग्री कुम्भ केरे जोरबङ्ग्लो डिग्री कलेज है त्यो लगायत हाम्रो सोनादातिर पनि त्यो छ खरसाङमा पनि छ यस्ता थुप्रै हाम्रो शैक्षिक संस्थानहरू छन् जहाँबाट चाहिँ हामीले शिक्षा आर्जनहरू गर्न सक्छौँ यी अहिलेसम्मको हामीले रेकर्डमा हर्यौँ भने यी शैक्षिक संस्थानहरूबाट राम्रै प्रतिशतमा अहिलेसम्म हामीले शैक्षिक ज्ञानहरू है शैक्षिक कुराहरू हामीले प्राप्त गर्न सकिरहेका छौँ अन्त विशेष गरी अहिलेको यो वर्तमान समयमा पनि है दार्जिलिङको यो सरकारी शैक्षिक संस्थानहरूबाट पनि उत्तिकै एउटा उत्कृष्ट दर्जामा है विद्यार्थीहरूले एउटा शिक्षालाई आर्जन गर्ने मौका पाइरहेको छन् त्यसरी नै हामीले खरसाङमा अवस्थित पोलिटेक्निक कलेज छ है जसमा पोलटेक्निक जसले लिएर पढ्छन् विद्यार्थीहरूले त्यहाँबाट पनि उहाँले शिक्षा आर्जन गर्न सक्छ अन्त लगायतका यस्ता थुप्रोथुप्रै ठाउँहरू छन् है लाइब्रेरीहरू छन् जहाँबाट चाहिँ यहाँका स्थानीय विद्यार्थीहरूले शिक्षा र दीक्षा आर्जन हामीले गरेको पाउँछौँ अन्त त्यसरी नै हामीले हेर्यौँ भने रामकृष्ण बिएड कलेज छ है बिएड कलेज छ लगायत अब त्यहाँबाट हामीले डिएलएडहरू पनि हुन्छ बिएड डिएलएड दुइटै हुन्छ जहाँबाट चाहिँ अब शैक्षिक क्षेत्रमा जो पनि जान चाहन्छ अर्थात् शिक्षक हुन चाहनुहुनेले चाहने है एउटा विद्यार्थीहरूको लागि चाहिँ त्यो एउटा राम्रो सुनौलो अवसर छ